मैले चाहिँ नि एउटा अनलाइन साडी हेरेर एकदम समरमा लाउने साडी हेरेको थिएँ कलर चाहिँ मलाई एकदमै मन पऱ्यो अन्त त्यसको यसो प्राइज हेर्दा पनि मलाई ठिकै लाग्यो अब हामी एकोहोरो साडी लाउँदैनौँ अब एक दुईपल्टको लागि भनेर चाहिँ मैले अनलाइन मगाएँ त्यो हेर्दाफेरि आइपुगेर मैले खोलेर हेरेँ मलाई चाहिँ एकदमै राम्रो लाग्यो त्यो साडी चाहिँ अब मैले जस्तो फोनमा हेरेको थिएँ कलरहरू होइन कलर पनि सेम कलरै आयो मलाई खुसी लाग्यो अब मन परेको कलर पाएँ मैले साडी पनि एकदमै समरमा लाउने मैले जस्तो सोचेको थिएँ त्यस्तै पाएँ मैले हल्का एकदमै भारी नहुने चटक्कै मिल्ने लगाएर हिँड्दा पनि एकदमै हल्का हल्का अनुभव हुने त्यसको प्राइज अनुसार चाहिँ मलाई एकदमै राम्रो लाग्यो क्वालिटी यसको क्वालिटी पनि धेरै राम्रो छ यो अनि मलाई चाहिँ धेरै राम्रो लाग्यो ठिकैको प्राइजमा मैले मन परेको कलर मलाई सुहाउँदो अब राम्रो देख्ने हेर्दा पनि कलरहरू राम्रो एकदमै मलाई सुहाउने मन पऱ्यो मलाई एकदमै राम्रो लाग्यो र अब अरू कसैले पनि मगाउनु चाह्यो भने चाहिँ म अब यसै एपबाट चाहिँ मगाउनु भनेर चाहिँ म सबैलाई देखाउने छु एकदमै राम्रो छ क्वालिटी भनेर